मैले चाहिँ

पिलग्रिम्स मगाएको थिएँ फ्लिपकार्टको माध्यमबाट अनि मेरो अनुहारको स्किन चाहिँ धेरै बिग्रिएको थियो अथवा नराम्रो अब पिम्पल्सहरू पुरा आएको थियो अनि त्यो प्रडक्टले गर्दाखेरि चाहिँ मेरो फेसको स्किनहरू राम्रो भयो अनि त्यो प्रडक्ट चलाउँदाखेरि चाहिँ मलाई राम्रो भयो अनि त्यो प्रडक्टले गर्दाखेरि मेरो फेसको स्किनहरू फेरि पहिलाको जस्तो नेचुरल्ली सेतो हुँदै आयो अन्तखेरि पिम्पल्सहरू पनि हराउँदै गयो अनि त्यो प्रडक्ट युज गर्दाखेरि अहिले धेरै राम्रो भएको छ